मेरो मोबाइल डेटा या वाइफाईको ज्यादै युज भइरहेको छ मेरो डेलीको वाइज युज भइरहेको छ समथिङ टु जिबीहरू युज भइरहेको छ डेली अफिसियल काम हुन्छ मेरो त्यसमा कति त वाइफाईबाट आधी चलिन्छ मोबाइल डेटाबाट आधी चलिन्छ दिनमा त्यस्तै ज्यादा पनि हैन ठिकैको चलिरहेको छ अहिले चाहिँ फिलहालमा चाहिँ अफिस बन्द भएको कारणले गर्दाखेरि डेली वन जिबी समथिङ त्यति युज भइरहेको छ ज्यादा त भएको छैन एकदमै नेटवर्कहरू राम्रो पाइन्छ एकदमै हाई स्पिडमा हुन्छ एकदमै राम्रो जुन चाहिँ पहिला थियो त्यस्तो टाइपको छैन अहिले नेटवर्कमा किनभने सबै युजहरू हुन्छ कि कुराहरू अहिले एकदमै सजिलो भइसकेको छ वाइफाईहरूले गर्दा पनि मोबाइल डेटा छैन भने वाइफाई युज गर्दा पनि भइहाल्छ